म सब्जी पकाउँछु तर पकाउँदाखेरि म कसैलाई सोद्धिनँ युट्युब पनि चलाउँदिनँ जान्दिनँ म खाना पकाउँदाखेरि आफ्नै हिसाबले पकाउँछु अब स उयो तेल हाल्यो त्यहाँबाट पाँचफोरनहरू पड्कायो खोर्सानी पड्कायो अनि मा मा माछा मासु पकाउँदा पनि अदुवा लसुनहरू हाल्यो त्यही हिसाबले पकाउँछु म कसैलाई सोद्धिनँ गाउँघरमा पनि कसरी पकायौ भन्दिनँ आ चाख्दै नुन थप्दै चाख्दै फकाउँछु तेलहरू पनि ठिकै हिसाबले हाल्छु म बेसी हाल्दिनँ खानुहुँदैन बेसी तेल मरमसाला पनि बेसी हाल्दिनँ राम्रैसँगले पकाएर खान्छु पेट दुख्छ त्यो धेरै मरमसाला हालेको छ भनेदेखि त्यसरी पकाउँछु म